हजुर हजुर हजुर हजुर हजुर ए मेरो दोकानमा त अहिले मैले नयाँ सुरु गरेको झोल मोमो ब्रेड चपहरू थुप्रै थुप्रै छ तपाईँ आउनुहोस् न

ए अहिले मैले झोल मोमो बनाउनु सुरु गरेको छु अनि ब्रेड चपहरू पनि बनाउन सुरु गरेको छु आउनुहोस् न तपाईँ हजुर सबै बनाउँछु

हजुर हुन्छ तपाईँहरू छि तपाईँहरू छिट्टो आउनुहोस् न ल ल ल हुन्छ ए हुन्छ सबै सबै त यो दोकान हाम्रो दोकानमा सबै सुविस्ता छ सबै कुरो हुन्छ